पेट्रोलको बढ्दो मूल्यले बाइकिङलाई असर निकै नै पारेको छ है धेरै पारेको छ र स्पेसियली यो चाहिँ मिडल क्लास फ्यामिली र गाउँ ठाउँहरूतिर हामी देख्न पाउँछौँ अब सहरमा त है आम्दानी बेसी भएका मनुष्यहरू हुन्छन् र उनीहरूलाई चाहिँ त्यति खासै फरक पर्ला नपर्ला तर पर्नु फरक चाहिँ सबैलाई नै परेको छ र खास गरी चाहिँ किन एउटा मिडल क्लास फ्यामिलीलाई असर पर्छ भन्दाखेरि चाहिँ उनीहरूको एउटा आम्दानी चाहिँ एउटा लिमिटेड भएको कारणले गर्दाखेरि चाहिँ उहाँको उनीहरूको रिसोर्सेस पनि उनीहरूले त्यस्तै लिमिटेड प्रकारले चलाउनु परेको हुन्छ र अब एउटा पेट्रोल किन्नुको लागि अहिले अब दामहरू बढ्छ पेट्रोलको दाम बढे पछि अब मान्छेले बेसी जस्तो मिडल क्लास फ्यामिलीकोहरूले बाइक राइडिङ कात कतै लङ्ग टुरहरू जानु स्टे गर्नु कतै गएर घुम्नु ओर्नु यस्तो अफोर्ड गर्नु सक्दैन उनीहरूले किनकि अब पेट्रोलको दाम उनीहरूलाई निकाल्न निकाल्दा नै है उनीहरूको आधी सेभिङ्सहरू सकिन्छ र त्यस त्यस कारणले गर्दाखेरि उहाँहरूले एकदमै कतिले आफ्नो इच्छाहरू मारेर बस्नु परेको हुनु दे देख्नु पा मतलब सुनेको छ र देखेको पनि छन् कतिवटा होइन र अब काम गर्ने मान्छेलाई डेली डेली डेली लाइफमा अब उनीहरूले बाइक चलाउनु पर्ने मान्छेलाई उनीहरूको काम काम जानुको लागि इस्तमाल गर्ने है अफिसहरू आउ जाउ गर्नुको लागि चलाउनेहरूलाई त अब उनीहरूले करै गरेर पनि चलाउनै परिरहेछ किनकि अब त्यो न कुदाइविना पनि हुने होइन उनीहरूको र त्यही हो पेट्रोलले अब भएको छ असर भएको छ क कतिलाई कम्ती असर भएको छ कतिलाई बेसी असर भएको छ तर हुनु चाहिँ पेट्रोलको अब बढ्दो मूल्यले चाहिँ असर चाहिँ सबैलाई नै पारेको छ र इन्धनको चाहिँ अब इन्धनको चाहिँ अति अति प्रयोग अति अत्यधिक प्रयोग वातावरणको लागि हानिकारक नै हो है र कुनै पनि चिजको इन्धनको मात्रै होइन कुनै पनि चिजको अब अत्यधिक प्रयोग चाहिँ अब हानिकारक नै हुन्छ क्या कुनै पनि चिजलाई चैँ एउटा लिमिटेड लिमिटेड एउटा एरियासम्म चाहिँ चलायो भने चाहिँ एउटा लेभलसम्म लिमिटेड लेभलसम्म चलायो भने ठिकै हुन्छ है र र सबै कुराको सकरात्मक र न त नकरात्मक पो एउटा रिजल्ट हुन्छै हुन्छ र त्यसमा अब इन्धनले अब धेरै नै अब हामीलाई के भन्छ अरे ग्लोबल वार्मिङमा पनि अब एमिसन्सहरू थुप्रै प्रकारको धुवाँहरू निस्केर है यो इञ्जिन्सहरूको बेसी प्रयोग भएर र थुप्रै प्रकारको ग्रिन हाउस ग्यासेसहरू निस्केर पनि अल्टिमेट्ली इन्भाइरोमेन्टलाई नै हार्मफुल को एफेक्ट पारी पारिरहेको छ र र यो चाहिँ अब यसको लागि पनि कतिवटा कन्जरभेसनहरू भइरहेको छ र अब हुन्छ आ आउँदो दिनमा पनि हुनेछ र यसको अल्टर्नेटिभ चाहिँ अबो इन्भाइरोमेन्टलाई बचाउनुको लागि चाहिँ है इलेक्ट्रिक भेकल्सहरू पनि थुप्रै बनिँदैछ जो भेकल्सहरू चाहिँ बिजुलीले चल्ने गर्छ है त्यो त्यस्ता भेकल्सहरू पनि निकै बनिँदैछ र अब अलिकति टेक्नोलोजी बढे पछि सायद यसको केही समाधानहरू पनि निस्कन्छ भन्ने चाहिँ अब आशा छ र अब त्यति बे त्यतिखेरसम्म चाहिँ अब मनुष्यहरूले अब हामी सबैले चाहिँ बुझ्नु पर्यो कि अब होइन जथाभाबी हामीले चलाउनु पाएँ भन्दैमा अब एकछिन एकछिनको लागि पनि यहीँ त्यहीँ पर अलिकति पर जानुको लागि पनि हामीले चाहिँ आफ्नो गाडी घोडाहरूको इस्तमाल गर्नु भएन गाडी साडीहरूको यताउता अब बाइक स्कुटी कारहरूको इस्तमाल गर्नु भएन होइन हामी हिँडेर जानु जगामा हामी हिँडेर जानु सक्छौँ है र अब अलिकति टाढो छ भने हामीले साइकलहरूको पनि प्रयोग गर्नु सक्छौँ यसरी हामीले आफ्नो वातावरणलाई पनि अलि अलि भए पनि हामी बचाउनु चाहिँ सक्छौँ र अब यसको लागि चाहिँ हामी आफैँ नै पहिला चाहिँ क कन्सर्न हुनु पर्यो हामी आफैँ नै जागरुक हुनु पर्यो र त्यस पछि मात्रै हामी अरूलाई जागरुक गराउनु सक्छौँ र त्यही हो अब इन्धनको प्रयोग चाहिँ अब हानिकारक नै हो इन्धनको बेसी प्रयोग गर्नु भने पछि वातावरणलाई हानिकारक नै हुन्छ अब राम्रो पनि हु राम्रो पनि के भन्नु अब राम्रो हुने त त्यो मान्छेलाई राम्रो हुन्छ उसको काम दाम छिटो हुन्छ उसले जे कार्य गर्नु अब उसको कार्यहरू छिटो छिटो हुन्छ र अब त्यसको अब उसलाई आफ्नो मात्रै फाइदा हेर्यो हेर्यो भने अब त्यस्तै हो र अब त्यही हो वातावरणलाई हेरेर चल्यौँ भने चाहिँ हामीले कतिवटा कुराहरूमा हामीले है यसरी रोकथाम गरेको चाहिँ राम्रो हो किनकि हामीले हाम्रो पर्यावरण नबचाएर अरू कसले चाहिँ बचाउला र